हल्लो यो न्यू रेस्टुरेन्ट हो तपाईँकोबाट मैले खाना अर्डर गरेको थिएँ तर खाना त एकदमै टेस्टै छैन बा प्याकेजिङ पनि एकदमै नराम्रो आयो र खानाको नुनहरू पनि एकदमै बेसी कुनै कुराको टेस्ट पनि छैन र भनेको जस्तो तपाईँहरूले जुन चाहिँ खानाको उयो बताउनु भएको थियो त्यो त छँदै थिएन एकदमै सब्जीहरू पनि एकदम बासी बासी जस्तो थियो खाना पनि अगाडि नै बनाएर राखेको जस्तो बासी बासी खालको केही नुनको पनि स्वाद छैन सब्जीमा पनि एकदमै धेरै मसाला चाहिएको भन्दा पनि धेरै र खाना पनि बासी बासी खालको त्यस जुन चाहिँ प्याक गरेर पठाउनु भएको छ त्यो बट्टाहरू पनि फुटेको खालको केही पनि कुनै कुरा पनि ठिक छैन र यहाँ आइपुग्दा त खाँदा त एकदम बाङबुङ खानै नहुने खालको स्थितिमा थियो अब यो अब यो खाना चाहिँ म चाहिँ फिर्ता गर्न चाहन्छु यस्तो चाहिँ मैले सोचेको पनि थिइनँ तपाईँहरूको रेस्टुरेन्टबाट चाहिँ यस्तो खालको फिडब्याक आउँछ भनेर एकदम यो खाएर त एकदम स्वास्थ्य नै बिग्रिने जस्तो लाग्यो तपाईँहरूको खानाले गर्दा त पहिले तपाईँहरूको यस्तो चाल पाएको भए त म कहिले अर्डर पनि गर्ने थिइनँ एकदमै राम्रो रिकमेन्ड गरेको थियो र चाहिँ र मात्रै अनलाइन गरेको र मात्रै अर्डर गरेको थिएँ तर अब चाहिँ म तपाईँहरूको खाना फिर्ता गर्न चाहन्छु